हालैको घटना भन्नु कुरा गरौँ भन्न भन्नमा चाहिँ हाम्रो दार्जिलिङ जिल्लामा एउटा शारीरिक शोषण भएको थियो चौध वर्षको सानो युवतीलाई जो चाहिँ स्कुल पढ्दथ्यो दिनकै घटना हो त्यसै गर्दाखेरि चाहिँ लाग्थ्यो कि दार्जिलिङमा चाहिँ सबसे सुरक्षित जग्गा हो भनेर लाग्थ्यो नारीहरूलाई है केटीहरूलाई केटी मान्छेहरूलाई तर आजकल चाहिँ डर लाग्नु थालेको छ हामीलाई बाहिर निक्लन पनि राति हुँदो त हामीलाई अँ हाम्रो मम्मीबाबाहरूले त बाहिर निस्किन जाँदा पुरा टेनसन मान्नु थालेको छ अहिले एकदमै डरलाग्दो जग्गा भइसकेको छ हाम्रो दार्जिलिङ जग्गा एरिया पनि अनि यो चिज यो घटनाले चाहिँ सबैजनालाई तर्साएर राखेको छ जहाँ चाहिँ यस्तो नराम्रो घटना भयो शारीरिक शोषण भयो एउटा सानो नानीको त्यसले गर्दाखेरि चाहिँ यो चिज चाहिँ मलाई लाग्छ कि ठुलो चिज भयो जहाँ चाहिँ अब हामी सबैजना जुन चाहिँ पार्टी पोलिटिक्सहरूमा उयो गर्नुहुन्छ ठुल्ठुलो लिडरहरू हुनुहुन्छ तिनीहरूले चाहिँ यो एकदमै ध्यान गर्नुपर्छ कि कसरी चाहिँ हामी सुरक्षा हुनु कसरी चाहिँ सेफ गर्नु सबैजनालाई है त्यो चाहिँ मलाई लाग्छ अब हामी एकदमै अवेयर भएर नै हिँड्नुपऱ्यो